किसान हत् किसानहरूको हत्या रोक्न केही हेल्प लाइनहरू हुन् प्रधानमन्त्री किसान कल प्रधानमन्त्री मनधन योजना प्रधानमन्त्री किसान समाननिधि हुन् हरेक साल हरेक साल किसानहरूले बाह्र हजारभन्दा ज्यादा आत्महत्या गर्छन् मेरो क्षेत्रमा केही किसान परा किसाान परामर्श केन्द्र केन्द्र त छैन बन केन्द्र छैन जब एउटा किसानले आत्महत्या गर्छ गर्दा उनीहरूको पछि घरबार लथालिङ्ग भएर जान जान्छ र यदि तिनीहरूको घरमा पढ्ने नानीहरू छन् भने तिनीहरू तिनीहरूको पढाइमा रोकावट हुन जान्छ र उनीहरू बाहिर काम गर्न पढाइ छोडेर बाहिर काम गर्न जान बाध्य हुन्छ किसानहरूको परिवारलाई धैरे गाह्रो हुन्छ र घरका सदस्यहरू बिमारी छन् भने त झन गाह्रो हुनजान्छ र तिनीहरूले यी दुःख पिडा सहनु नसक्दा किसानहरूको सम्पूर्ण परिवारले आत्महत्या गर्न सक्छन्